विशेष हाम्रो बजार एरियामा चाहिँ पहिलाको भन्दाखेरि अहिले धेरै राम्रो भएको छ ठुलो ठुलो होटलहरू खोलिएको छ स्कुलहरू भयो धेरै राम्रो राम्रो स्कुलहरू खोलिएको छ जुन पहिला थिएन स्कुलहरू प्राइभेट स्कुल पनि राम्रो राम्रो खोलिएको छ होटलहरू भयो दोकानहरू भयो सौदापात गर्नुको लागि नजिक नजिकमा दोकानहरू एकदम सुविस्ता भएको छ त्यो कारणले गर्दाखेरि अनि गाउँबस्तीमा हेऱ्यो भने होमस्टेहरू धेरै राम्रोहरू चल्छ होमस्टेहरू धेरै बनाएको छ मान्छेहरूले त्यहाँबाट धेरै उन्नति गरिरहेको छ मान्छेहरूले होमस्टेबाट पनि विशेष गरी अब